हलो हलो भन्नुहोस् को बोल्नुभयो हजुर भन्नुहोस् न ए अच्छा अच्छा कहाँ कहाँ जानुहुने घुम्नु अब तपाईँ सस्तोमस्तोमा कम्ती खर्चमा घुम्नुहुन्छ भने बेङ्गाल सफारी एकदम राम्रो हो अब तपाईँ घुम्ने जग्गा त अब यस्तो कुचबिहार राजदरबारहरू छ राजा भातखुवाहरू छ लाभा लोलेगाउँहरू छ धेरै जग्गा छ घुम्ने तर उता जानु हो भने चाहिँ तपाईँ खर्च बढी लाग्छ धेरै लाग्छ सफारी पार्क जानु हो भने चाहिँ कम्ती खर्चमा राम्रो चिज त्यहाँ तपाईँ जीवजन्तुहरू पनि हेर्नु पाउनुहुन्छ होटेलहरू राम्रो राम्रो छ खानाहरू पनि को व्यवस्था राम्रो हुन्छ सजिलो छिटै घर आइपुग्नु हुन्छ त्यही हो अब त्यहाँनिर तपाईँको हात्ती छ बाघ छ चितुवा छ जिराफ छ भालु छ थुप्रो अब जङ्गलमा पाउने चिजहरू चाहिँ अब धेरै त्यहाँनिर रा मेरो गाडीमा चाहिँ तपाईँको बिस बाइसजना अट्छ हौ हजुर हजुर नयाँ गाडी हो हजुर हजुर नयाँ गाडी हो तपाईँको सफारी पार्क जानु हो भने चाहिँ मोटामोटी साढे तिनदेखिन चार हजारको करिबमा लाग्छ हुन्छ भन्नु हो भने अब तपाईँहरू प्लान गर्नुहोस् न म त्यो मिलाएर गरिदिइहाल्छु नि हजुर अब छिटै फर्किनु हो भने चाहिँ तपाईँ बिहान नौ बजे निस्केर दस बजे पुग्छौँ अब तिन चार घन्टा यता उता खाजासाजा खाँदा तपाईँहरूको घुम्दाओर्दा डेढ दुई बजिहाल्छ तिन बजेसम्ममा हामी घर आइपुगिहाल्छौँ अब भ्याउनु त अब फिलहाल त अहिले म खाली नै छु अहिले अलिक मार्केट डाउन छ गाडीको तपाईँहरू फिक्स गर्नुहोस् न म मिलाइहाल्छु नि त्यो त तपाईँ तपाईँहरूले भन्नुपऱ्यो नि यति तारिक भनेर बिस बाइसजाना को क्यापसिटी हो हुन्छ ल त्यो त लामो सात बजे त तपाईँको त्यति छिटो खोल्दैन नि त तपाईँ यहाँबाट नौ बजे निस्क्यो भने दस बजे पुग्नुहुन्छ दस बजे त गेट ओपन हुन्छ छिटो गएर त्यहाँ बाहिर किन बसिरहनु